मैले पहिलोचोटि फोटो खिचेको भनेको चाहिँ कुकुरको खिचेको थिएँ है पहिलोपट्टि मैले पहिलोचोटि कुकुरको फोटो खिचेको थिएँ अनि म मेरो उमेर त्यो पहिलोचोटि कुकुरको फोटो खिच्दा सायद सिक्सटिन सोह्र वर्षको थिएँ म पहिलोचोटि मैले फोटो खिच्दा